हेलो म गौतम लामा बोल्दैछु मैले तपाईँहरूको यो रेस्टुरेन्टबाट आज दिउँसो खाना अघि दिउँसो खाना अर्डर गरेको थिएँ अन्त मलाई चाहिँ त्यो एकदम एक दुईवटा कमप्लेन छ खानाको विषयमा विशेष त खास त के हो भन्दाखेरि त्यो खाना मैले जुन टाइममा अर्डर गरेको थिएँ त्यो टाइममा आउँदै आएन मैले झन्डै आधी घन्टा बेसी नै पर्खिनुपऱ्यो यो चाहिँ मलाई अलिकति ठिक लागेन तपाईँहरूको यो डेलिभरीको जुन चाहिँ समय तोकेर दिनुहुन्छ भन्छ तर मलाई समयमा आएन मलाई एकदमै यो ठिक लागेन अन्त दोस्नो कुरा चाहिँ जुन चाहिँ मैले जुन चाहिँ अर्डर गरेको थिएँ त्यसमा भनेको सामानहरू पुरा छैन जुन जुन अर्डर गरेको थिएँ त्यो त्यसमा आउनुपर्ने चिज आएन जुन चाहिँ नआउनुपर्ने थियो त्यो चाहिँ पठाइदिएछ त्यो दोस्रो भयो अन्त तेस्रो कुरा चाहिँ खास के भन्छ यो खाना चाहिँ एकदमै उयो छैन ताजा नै छैन यो यसमा मैले धेरै उयो बासीहरू पाएँ खानामा राम्रो उयो प्रकारको यो मरमसला प्रयोग गरेको छैन खाना एकदमै बासी छ अनि जतिसक्दो यसमा यो एकदमै फुड कलरहरू बे बेसी चलाएकोले गर्दा यो खानाको टेस्टहरू एकदमै राम्रो नै छैन यस कारण मलाई यो जुन चाहिँ अब तपाईँले दिनुभएको यो डेलिभरी एकदमै मनपरेन न खानाको मनपऱ्यो न तपाईँले यो समयमा मलाई यो पठाइदिनु भएकोमा